पम्फा मैले हिजो भनेको थिएँ नि तिमीलाई साडी त्यो साडी नकिन ल त्यसमा त रङ जाँदोरहेछ हो मैले त धोएको थिएँ रङ गयो